हेलो जेनजाइका रेष्टुरेन्ट हो हजुर हजुर म अमित शर्मा बोल्दैछु मैले एकछिन अगाडि तपाईँलाई अर्डर गरेको थिएँ मेरो लन्चको लागि त्यसमा मेरो रोटी चावल सब्जी दही लस्सी पापड अर्डर गरेको थिएँ सुन्नु हुँदैछ हजुर अँ अमित शर्मै बोल्दैछु डेलिभरी पाएँ मैले तर इन्कम्प्लिट डेलिभरी पाएँ मैले जस्तो मैले रोटी पनि पाएँ चावल पनि पाएँ सब्जी पनि पाएँ तर दही लस्सी र पापड मिसिङ छ हजुर हजुर मिसिङै छ मलाई याद छ तपाईँले डेलिभरी गर्नु भयो तर मिसिङ छ मलाई पनि इन्ट्रेस छैन नि घरी घरी यसरी फोन गर्नु कसैलाई डिस्टर्ब गर्नु यसो तपाईँको डेलिभरी मेनलाई भनेर त्यो इन्कम्प्लिट जुन चाहिँ अर्डर छ त्यो मलाई डेलिभरी गराइदिनुस् त्यतिको लागि मैले फोन गरेको थिएँ होइन होइन मलाई केही प्रोब्लम छैन म कुनै कम्प्लेन गरेको छुइनँ तर एउटा चाहिँ मैले खाना पाइनँ भनेर मैले अर्डर गरेको छु भोलिको दिन कसैलाई मैले भनेँ भने कि यहाँ फलना जग्गा राम्रो पाउँदैछ उसले गरेपछि सपोज उसको पनि सेम प्रोब्लम आयो भने मलाई पनि अलिक अप्ठ्यारो हुन्छ सो यसमा अलिकति ध्यान राख्नुहोसै एकदम ठिकै छ एकदम ठिकै छ नो खानामा केही प्रोब्लम छैन मैले अलिकति चाखेँ एकदम टेस्टी खाना छ हजुर हजुर जज बजार खादिम्स् अमित शर्मा नै बोल्दैछु हुन्छ ठिकै छ मलाई पठाइदिनुहोस् केही छैन त्यस्तो तर नेक्स्ट टाइमदेखि चाहिँ याद गर्नुहोस् है ओके हुन्छ हुन्छ हुन्छ